अब चराहरूलाई अब आफ्नो बगैँचामा आकर्षित गराउनको लागि चाहिँ हाम् म चाहिँ हामी चाहिँ अब के गर्छौँ भने अब चरा चुरुङ्गीलाई आफ्नो बगैँचामा हुन्छ नि अब चामल अथवा अब केही अब अन्न बाली अन्नहरू हुन्छ है त्यो अन्नहरू अब छरिदिनु पर्छ के छरिदिँदाखेरि उनीहरू आउँछ बटुलेर खान्छ है त्यसरी नै अब चरा चुरुङ्गीहरूलाई चाहिँ आबो त्यसरी अन्नहरू छरिदियो भने है अब राखिदियो भने है उनीहरूले आएर खान्छ है अन्त खान्छ अब हुनु चाहिँ अब बगैँचामा अब कति चाहिँ हुन्छ अब किराफट्याङ्ग्राहरू तिनीहरू खान्छ है अब राम्रो देखिन्छ है चराहरू आउँदा राम्रो लाग्छ अब ऊ यो त्यो चराहरूलाई अब के पक्रिएर राख्नु पनि सकिँदैन है तिनीहरूलाई र पनि अब तिनीहरूलाई चाहिँ हामीले चाहिँ के गर्छौँ भने चाहिँ अब चामल भयो अथवा पाकेकै खानाहरू छ भने है अब अन्त अब के भन्छ अब सानो सानो अब उयसहरू अन्नहरू छ भने है अलिअलि गर्दै राखिदियो भने है त्यो चरा चु चराहरू आफै आएर बसेर खान्छन् है अब तिनीहरूलाई आकर्षित गर्नको लागि हो भने चाहिँ अब फुलबारीहरूमा है फुलहरू फुलेको है फुलहरू फुल्दाखेरि अब उनीहरू आउँछ है अब तिनीहरूले अब विशेष त अब तिनीहरूले फुलमा है तिनीहरूले क्या हो अब हुन्छ नि अब कतिवटा चरा चुरुङ्गीहरू अब अन्न बा अन्नहरू नखानेहरू त्यो रस चुस्नेहरू अब उनीहरू त फुल अब फुल फुल्दाखेरि फुल फुलेकैबाट है उनीहरूले उयसहरू अब टिपेर खान्छ है अन्न अब त्यो उयोसहरू टिपेर खान्छ त्यो अन्नहरू टिपेर खान्छ बालीनाली अब त्यस्तोहरू फुलहरूको रसहरू चुस्छ है त्यति कहाँ हो चरा चुरुङ्गीहरू त्यस्तो आइहाल्छ नि अन्त ऊ यो के भन्छ त्यस्तो चरा चुरुङ्गीहरूलाई अरू के भन्न सकिन्छ र तिनीहरूलाई त पिँजरामा थुनेर पनि राख्न पनि सकिँदैन है अब उनीहरू अब खुल्ला आकाश अब खुल्लामा उड्ने बानी है अब थुनेर राख्न सकिँदैन है र पनि तिनीहरूलाई चाहिँ अब पाल्नु सक्यो भने पनि तिनीहरूलाई चाहिँ अब अन्नहरू दिएर है पाल्न सकिन्छ अन्त अब त्यस्तै हुन्छ बगैँचातिर अब त्यसरी नै अन्न बालीहरू राखिदियो भने त ए त्यस्तो चरा चुरुङ्गीहरू त कति हो कति कति आएर अब बस्छ खान्छ है अब त्यस्तो किरा फट्याङ्ग्राहरू पनि बटुली खान्छ झारपात भयो अब त्यस्तोहरू खान्छ त्यसरी नै अब त्यसरी नै अब बगैँचामा है फुल बगैँचामा त्यस्तोहरू त आइहाल्छ नि अब अब फुलहरू फुलेको देख्दा है अब त्यस्तोतिर अझै उनीहरूलाई खानेकुराहरू छरिदियो भने त्यस्तोहरू आइहाल्छ नि मजाले आएर बसेर खान्छन् है खान्छ अन्त त्यसरी नै अब त्यो चरा चुरुङ्गीहरूलाई अब त्यसरी नै आकर्षित गर्न सकिन्छ आफ्नो बगैँचामा